पदयात्रा गर्दाखेरि हामी प्रायःजस्तो घरबाटै टिफिन बक्समा खानासाना बोक्ने गर्छौँ जुन चाहिँ जो खाना चाहिँ हाम्रो टिफिन बक्समा लाएपछि ताजै रहन्छ र बाटोको कुरा आउँदाखेरि यता बाटोमा खानुपर्दाखेरि हामी त्यति साह्रो हामी खाना खानु रुचि खाना खानु पसन्द गर्दैनौँ हामी खाइहाल्यो भने बाटोतिर बाटोमै भएका ससाना होटल अथवा दोकानतिर खानेगर्छौँ

अनि बाटोतिर हामी बाटोतिर हामी आफ्नो मोटरसाइकल अथवा गाडी रोकेर पदयात्रा गर्दा गर्दाखेरि पदयात्रा गर्दाखेरिको त्यो पलको केही क्षणहरू हामीले क्लिक गर्नेगर्छौँ आफ्नो आफ्नो क्यामेरा अथवा फोनतिर केही पलहरू हामी क्लिक गरेर सँगै हामी साथीभाइ कसैले एक्लै खिँच्ने गर्छन् कसैले साथीभाइसँग कतिवटा कतिवटा बाटोमा भएका अलग अलग मौसमको अलग अलग दृश्यको कुन भेकमा पाहाडहरू कुन भेकमा जङ्गलहरू भएको थियो सासानो पलहरू हामी क्याप्चर गर्नेगर्छौँ आफ्नो क्यामेरामा र यो कतिवटा यस्तै पलहरू हामी फेसबुक अथवा यस्तै इन्टरनेटतिर हामी पोस्ट गर्नेगर्छौँ र यो फोटोहरू हामी आफ्नो मोबाइलमा आफ्नो ल्यापटपतिर पनि राख्नेगर्छौँ यादगरको लागि र पदयात्रा गर्दाखेरि अलगै मजा आउँछ छुट्टै मजा आउने मजा आउ आउनेगर्छ